ल यसरी भन्नुपर्दा नृत्य प्रतियोगितामा म जब प्राथमिक आफ्नो शिक्षण अध्ययन गरि रहेको थिएँ त्यति बेला मैले एउटा भानु जयन्तीमा जुन चाहिँ एउटा नृत्य प्रतियोगितामा भाग लिएको थिएँ र मलाई चाहिँ सानैदेखिन् एकदमै नृत्यमा रुचि भएको कारणले गर्दाखेरि मेरो स्वयम् नै मेरो आफ्नो काका हुनुहुन्थ्यो एकदमै नृत्य चाहिँ प्रशिक्षक उहाँले धेरै नै नानीहरूलाई सिकाउनु हुन्थ्यो र म पनि सिक्थेँ र ए भानु जयन्तीमा चाहिँ जुन चाहिँ एउटा गीतमा चाहिँ मैले ना ना नाचेको थिएँ जसमा मखमली चोलो चाहिँदैन भन्ने यो गीतमा नाचेको थिएँ नाच्दाखेरिमा चाहिँ अझै हुन त मैले त्यसमा एकदम मलाई लाग्छ मेरो एउटा अनुभव चाहिँ कस्तो लाग्छ भने जब हामी त्यति बेला मेरो एज कति थियो होला झन्डै सात आठ वर्षको चाहिँ थियो होला त्यति बेला मैले दार्जिलिङको धिरधाम मन्दिरमा चाहिँ त्यहाँ जहीले पनि प्रत्येक भानु जयन्ती समारोहमा चाहिँ त्यति बेला चाहिँ नृत्य प्रतियोगिताको आयोजना हुन्थ्यो र त्य त्यसमा हाम्रो काकाले मलाई पनि सिकाउनु भएको थियो सिकाउँदाखेरि चाहिँ एकदमै राम्रो नाचेको थिएँ उहाँले थप्पड दिँदै भए पनि मलाई सिकाउनु भएको थियो र जब चाहिँ मैले त्यस प्रतियोगितामा भाग लिएर मलाई याद थियो हाम्रो काका त बस्नुभएको थिएन जजमा अरू अरू बस्नुभएको थियो र जब चाहिँ त्यो प्रतियोगिताको फल हामीले जब घोषित हुन्छ त्यति बेला चाहिँ मेरो सेकेन्ड प्लेसमा आउँदाखेरि चाहिँ मलाई अति नै मन दुखेर आयो के मलाई लागेको थियो अरूभन्दा चाहिँ म राम्रो नाचेको थिएँ जस्तो त लागेको थियो मलाई तर मलाई त्यो एकदमै हुन त अनि प्रतियोगितामा त हार जित त हुन्छ तर त्यस हारमा नै मेरो जित लुकेको जस्तो लाग्छ त्यहाँदेखिन् त मैले अझै हुँदैन रहेछ अलिकती आफुले अझै प्रयास गर्नु पर्ने छ कोसिस गर्नु पर्छ भन्ने चाहिँ भएको थियो मलाई त्यो चाहिँ मलाई त्यो दिनको अमेट छाप चाहिँ त्यो आफुलाई पहिलो एकदम फर्स्ट हुन्छु भनेर मैले सोचेको थिएँ एति राम्रो नाचेको थिएँ मैले त्यो गीत पनि मलाई अझै थाहा छ त्यो तर म दोस्रो हुदाँ चाहिँ मलाई अति नै मन नमिठो भएर आयो र यसरी नै आफ्नो नृत्यलाई फेरि का फेरि पछि त मैले त्यो सेकेन्ड हुदाँखेरि त मन दुखेर आँसु क कुनामा बगेर त्यो अब सात आठ वर्षको उमेरमा अर्को साथीले पै फर्स्ट हुदाँखेरि त्यो गिफ्टस् सब पारितोषिक उसले ग्रहण गर्दाखेरि मलाई सेकेन्डमा हुन चाहिँ मलाई चाहिँ मनै लागेन त्यसो हुँदाखेरि चाहिँ मेरो काकाले भन्नुभयो यसमा उयो गर्नु हुँदैन फेरि अर्को प्रतियोगितामा चाहिँ राम्रो प्रकारले ऊ गर्नु पर्छ भनेर फेरि लगत्तै फेरि एउटा स्कुलमा एउटा फेरि यस्तै कम्पिटिसन भयो त्यसमा चाहिँ मैले चाहिँ फर्स्ट भएको थिएँ र मलाई अति नै खुसी लागेको थियो जुन प्रतियोगितामा मैले हारेको थिएँ त्यसमा पनि मेरो जित को अनुभव चाहिँ भएको थियो र मैले फेरि पछि चाहिँ मैले जित हासील गर्नु सकेँ र यो अनुभव चाहिँ त्यो दिनको त्यो दोस्रोको हुनुको अनुभव जुन चाहिँ मखमली चोलोमा नाचेको त्यो दिन धिरधाम मन्दिरमा नाचेको चाहिँ जब मैले अलिकती सेकेन्ड हुनु मतलब हार्नु आफुलाई फिल गरेको थिएँ तर मलाई त्यो चाहिँ अहिलेसम्म बि एकदम अवस्मरणीय छ मेरो क्या त्यो बिर्सिनु सक्दिनँ त्यति बेलाको समयको नि